सबिता कहाँ छौ अस्ति हामीले किनेको त्यो नुनको चिया पढ्यौँ मैले त पढेँ नि कस्तो राम्रो रहेछ त्यसमा यो हाम्रो क्या हो आन्दोलनमा भएको विषयहरूमा रहेछ त्यहाँ कविता जति त्यो उपन्यास पढदै गयो म त आन्दोलनको कुराहरू याद आएको त्यो हामी जङ्गलमा लुकेकोहरू खानाहरू खा खान नपाएको चामल किन्नलाई हामी डालीतिर गएको त्यो कुराहरू झल् झल्ती याद आयो तिमीलाई कस्तो लाग्यो मलाई त एकदमै राम्रो लाग्यो फेरि यसलाई अनुवाद फेरि बङ्ग्ला बङ्गाली एकजाना राइटरले गर्नुभएको कत्ति मिठो भाषाशैली त्यसको गर्नुभएको रहेछ है आम्मामा तिमीले पढ है साथी पढेको छैनौँ भने मैले चाहिँ एकदमै पढेँ त्यसले हेर अहिले शशीप्रभा पुरस्कार पनि प्राप्त गरेको छ कति खुसीको कुरा हाम्रो त्यो इतिहास हाम्रो माटोको कथाहरू यसेरी लेखिँदै जानुपर्छ हामीले पढनुपर्छ अरूलाई पनि पढने निवेदनहरू गर किताब किन्नु भनेर पनि भन है